हाम्रो गाउँमा ओजन बढाउने मान्छेहरूले चाहिँ पहिला सुरु त हाम्रो केरा अन्डा दुध राम्ररी खान्छ र अब बेसी पनि अब भारी काम अलिक कम्ती गर्छ र ओजन बढाउनलाई चाहिँ बेसी खानपानमै राम्रो ध्यान दिन्छ